चरम मौसम परिस्थितिमा फोटोसुट ह प्रयास गर्ने मैले गरेको छु अनि तपाईँको सुटिङ गर्दाखेरि चाहिँ तपाईँको वातावरणले पनि धेरै

एफेक्ट गर्छ जस्तो कि अगर तपाईँको दिन राम्रो छ घाम लागिरहेछ अनि तपाईँलाई इन्डोर सुट गर्नुछ भने चाहिँ तपाईँलाई त्यो त्यो टाइपको इन्डोर काइन्ड अफ भन्दाखेरि चाहिँ ठिकको जस्तो कि अब घरको छतमा गएर फोटो क्लिक गर्नुछ होइन अनि तपाईँको बाटोतिर क्लिक गर्नुछ सो रोडतिर टिक क्लिक गर्नु छ भने चाहिँ तपाईँको घाम लागेको दिन हुनु पर्छ अनि तपाईँलाई अब सिनेमेटिक भिडियोजहरू बनाउनु छ या सिनेमेटिक जस्तो बनाउनु छ भने चाहिँ तपाईँको अब काइन्ड अफ सनसेट र दिन ढलेको हुनु पर्छ होइन घाम एकदम ढि ढलेको ढल्ने बेलामा चाहिँ तपाईँले त्यस्तो फोटोहरू या भिडियोजहरू बनाउनुभयो भने चाहिँ त्यो चाहिँ तपाईँको क्लिक गर्छ अनि मौसमले चाहिँ कतिको एफेक्ट गर्छ भन्दाखेरि चाहिँ अगर तपाईँको अब राम्रो मुड हुन्छ कोही कोही बेला होइन फोटो क्लिक गगरौँ भनेर एन्ड मुड तपाईँको अचानक चेन्ज गरिदिन्छ मौसमले किनकि तपाईँले अर्कै केही सोचेर आएको हुन्छ कि अँ यो जग्गामा आज फोटो क्लिक गर्ने या सुटिङ गर्ने अनि सुटिङ गर्ने अनि दिन राम्रो छ होइन भइरहेछ अनि तपाईँ जानुभयो फोटो क्लिक गर्नुभयो सुट गर्नुभयो तर काइन्ड अनि अचानक तपाईँको मौसम चेन्ज भयो भने चाहिँ तपाईँले जस्तो अब चेन्ज भयो भने चाहिँ तपाईँको जस्तो सोच्नुभएको थियो तपाईँले फोटो क्लिक गर्नु या भिडियोज बनाउनु या सुटिङ गर्नु तपाईँको त्यस्तो हुँदैन होइन अनि मुड पनि खराब हुन्छ सो त्यही हो फोटो मौसमले धेरै नै एफेक्ट गर्छ होइन सो त्यही हो